मेरो नाम चाहिँ शीतल लामा हो र म चाहिँ भातपाडामा भातपाडाको हो र मेरो घरमा चाहिँ आप्पा आमा र दादा अन्त दुइटा बहिनी छ दादाको नाम उज्ज्वल अन्त एउटा ठुलो बहिनीको नाम चाहिँ अमृता र अर्कोको नाम रीता रीता अन्त हामी म चैँ यैँ कालचिनी स्कुल पढेको कालचिनी स्कुल पढेको घरदेखि चाहिँ अलिक नजिकै भनौँ नजिकै छ अनि हामी चाहिँ गाडीमा जान्थ्यौँ अनि स्कुल सकेर स्कुल सकेपछि चाहिँ अन्त कलेज गर्यो कलेज चाहिँ घरदेखि टाढा भएको कारणले गर्दा रेन्टमा बस्ने गर्थ्यो रेन्टमा बस्ने गर्थ्यो त्यहाँ चाहिँ हामी चाहिँ रेन्टमा म र बहिनी बस्थ्यो बहिनी पनि त्यहीँ बिरपाडै स्कुल पढ्थ्यो बिरपाडै स्कुल पढ्थ्यो र हामी दुईजना रेन्टमा बस्थ्यो र अनि अनि कलेज र स्कुल छुट्टी हुने बेला चाहिँ हामी घर आउँथ्यौँ दुईजना सँगसँगै आउँथ्यौँ अब साथी पनि हुने दिदी बहिनी नै दुईजना बस्थ्यौँ अनि त्यतिकै कलेज पनि सकिएर यतिकै घर आएर घर आएँ घर आएपछि बहिनीको पनि बहिनीको पनि स्कुल सकिएर अहिले कलेज सिलगढी गर्दैछ अनि म चाहिँ यता घरमा बस्दा बस्दा चाहिँ गरेर भर्खरै बिहे गरेको छु बिहे गरेको छु बिहे गरेको चाहिँ दुई तिन महिना भयो दुई तिन महिना यता अहिले चाहिँ बिहे दुखेम्बरी भन्ने ठाउँमा गरेको छु त्यहाँ मेरो हस्बेन्ड र सासू ससुरा छ र यहाँ यहाँको चाहिँ यहाँको चाहिँ बगान पनि बन्द भएको रहेछ कति असुविधा रहेछ यहाँ यहाँको मान्छेहरूलाई र यहाँको मान्छेहरू चाहिँ धेरैजसो बाहिर नै बस्दो रहेछ र मेरो हस्बेन्ड पनि बाहिरै बस्छ अन्त म चाहिँ म अन्त मेरो सासू अन्त ससुरा चाहिँ घरमै छु घरमै छु र म चाहिँ खानाहरू बनाएर यत्तिकै केही ऊ यो भएको बेलामा चाहिँ यत्तिकै फोन चलाएर फोनतिर भिडियो हेरिराख्छु अन्त कोही कोही बेला चाहिँ यत्तिकै पढ्छु पनि त्यही यत्तिकै कम्पिटेटिभ एक्जामहरूतिर ट्राई गर्दैछु ट्राई गर्दैछु त्यसले गर्दा कहिले कहिले चाहिँ यत्तिकै युट्युबतिर भिडियोहरू हेरिराख्छु अन्त उता मेरो उता घरमा पनि भर्खरै दादाले पनि फेरि बिहे गरेको छ दादाले भाउजू पनि ल्याएको छ अनि भाउजूको नाम चाहिँ दुक्षी हो दुक्षी हो र दादा पनि उता बाहिरै बस्छ दादा पनि बाहिरै बस्छ भाउजू चाहिँ यता घरमै छ अन्त एउटा बहिनी चाहिँ उता सिलगढी बस्छ एउटा बहिनी चाहिँ घर घरमै बस्छ अन्त आमा आप्पा आप्पाले चाहिँ आप्पा चाहिँ ड्राइभर हो आमा चाहिँ उता भातपाडामा चाहिँ बगान चलि नै रहेछ त्यसले गर्दा आमा चाहिँ बगानमा काम गर्नुहुन्छ बगानमा काम गर्नुहुन्छ अनि